पहिला पहिला चाहिँ मान्छेहरू अब घरमै खेल्थ्यो गेमहरू क्रिकेटहरू फुटबलहरू अनि इन्टरटेन्मेन्टको लागि मुभी हलहरू जान्थ्यो मुभी हेर्नुको लागि अनि अहिले चाहिँ मान्छेहरू अब आफै इन्टरटेनमेन्ट गर्नु पनि सक्छ गेमहरू पनि अनलाइन नै अनलाइनै खेल्छ अब मुभिहरू केहि इन्टरटेनमेन्ट च्यानल हेर्नु पऱ्यो भने उनीहरू फोनबाट हेर्दा पनि हुन्छ टिभीबाट हेर्दा पनि हुन्छ पा टिभीबाट अब कोहि कोहि मान्छे चाहिँ आफै इन्टरटेन्मेन्ट गर्नु पनि सक्छ जस्तै कि स्वरहरू अर्कै अर्कै बनाएर हाँसउठ्दो हाँसउठ्दो स्वरहरू बनाएर पहिला पहिला चाहिँ त्यस्तो हुन्थेन अब घरमा घरमा टिभीहरू हुन्थेन बाहिरतिर हेर्नु जानु पर्थ्यो हलहरू टिभी मुभी हेर्नुको लागि अनि अहिले चाहिँ सबै अनलाइन फोनमै भइहाल्छ गेमहरू खेल्नु पनि अनलाइनै इन्टरटेन्मेन्टको लागि पनि यू ट्युबहरू सबै हेर्दा भइहाल्छ